दाजु हजुर सन्चै हुनुहुन्छ ए हजुर तपाईँकोबाट ल्याएको ग्यास त निक्कै दिन चल्यो नि दाजु हजुर मलाई त साह्रै मन पऱ्यो इन्डेन ग्यास फेरि तपाईँले एकदमै वाजिब दाममा तपाईँले ग्यास पनि दिनुहुन्छ है हजुर फेरि समयमा नै तपाईँको त्यो ग्यासहरू पनि हामीले पाउँछौँ हामीले जुन दिन तुरिन्छ त्यही दिन पनि तपाईँले हामीले डेलिभेरी दिनुहुन्छ हो फेरि सब्सिडीको पैसाहरू पनि हामीले नियमित रूपमा नै पस्दैछ अर्कोको अर्को जग्गाबाट लिनु भन्दाखेरि चाहिँ तपाईँकोबाट लिनु चाहिँ एकदमै राम्रो भयो नि दाजु हामीलाई हजुर कत्ति साह्रो राम्रो तपाईँको सर्भिस छ भने के तपाईँले साँच्ची अरूको भन्दाखेरि एक सय रूपियाँ नै कम्ती गरिदिनु हुँदैछ नि हामीलाई एकदमै राम्रो भइरहेको छ मेरो पनि अब मन्थली बजेट अब सबैको नै अब हामी एउटा मिडल क्लास भएकोले गर्दाखेरि सबैको मन्थली बजेट टाइटै हुन्छ हो दाजु अन्त त्यो भएकोले गर्दाखेरि अब ग्यासमा धेरै नै खर्च भइरहेको थियो हामीलाई प्रत्येक महिना नै धेरै नै खर्च भइरहेको थियो तर जब तपाईँकोबाट हामीले ग्यास ल्याउनु थालेकोदेखि त सब्सिडी पनि समयमा पसेकोले गर्दाखेरि फेरि एक सय रूपियाँ अरूको भन्दा कम्ती नै परेकोले गर्दाखेरि चाहिँ हामीलाई एकदमै राम्रो भइरहेको छ फेरि तपाईँले ग्यास मात्रै पनि होइन ग्यासको जति पनि सामानहरू रेगुलेटरदेखि हरेक कुरा पनि अब तपाईँको त्यहाँ पाउँछ उपलब्ध छ र त्यसले गर्दाखेरि त्यो कुराले पनि मलाई एकदमै सजिलो भएको छ नि दाजु राम्रो लागेको छ हजुर तपाईँ एकदमै राम्रो सामान तपाईँ डेलिभर गर्नु हुँदैछ कि एकदमै राम्रो लागेको छ